के रे अँ आउनोस् न क्याटलगहरू देखाउँछु नि म तपाईँलाई कस्तो लाउनु मनपर्छ भी गला अब चाइनिज नेक हुन्छ भी गला हुन्छ होइन धेरै किसिमको हुन्छ नि त अब कस्तो मनपर्छ आउनुहोस् न म त्यो तपाईँलाई उयो नै देखाइदिन्छु नि क्याटलग छ त अँ सिलाउँछु त जस्तो भन्नुहुन्छ त्यस्तै सिलाइदिन्छु नि अँ सबै खालको सिलाउँछु कि अँ मलाई नि के रे हप्तामा दुई दिन चाहिँ बन्द गर्छु हो हप्तामा दुई दिन बन्द गर्छु त्यहाँदेखि आइतबार नआउनुहोस् आइतबार बन्द हुन्छ हो बिहीबार पनि नआउनुहोस् बिहीबार पनि बन्द हुन्छ अरू दिन चाहिँ आउनुहोस् खुल्लै हुन्छ अँ सिलाउँछु त आउनुहोस् न तपाईँलाई को होइन लुगाहरू त अब छैन कि लुगाहरू त लिएर आउनुपर्छ नि अन्त लुगाहरू त मैले राखेको छुइनँ फेरि कस्तो कस्तो मनपर्छ हो लुगाहरू त छैन तपाईँ लिएर आउनुहोस् न म बनाइदिन्छु नि बनाइदिन्छु तपाईँ आउनुहोस् न बिहान छिटै आउनुहोस् न बिहान नौ बजीदेखि खुल्ला हुन्छ हो बेलुका त सात बजीसम्म राख्छु नि अहिले त अब दसैँको बेला छ हो बेलुका सात बजीसम्म त खुल्लै हुन्छ हुन्छ हुन्छ ए ल ल ल ल ल लुगा लिएर हुन्छ हुन्छ हुन्छ देखाउँछु नि आउनुहोस् न आउनुहोस् हुन्छ